हजुर हजुर हामी यो शिक्षानीतिलाई एउटा राम्रो दिशातर्फ लाने कोसिस गरिरहेका छौँ कसरी शिक्षा व्यवस्थालाई राम्रो बनाउन सक्छौँ कसरी नानीहरूलाई एउटा नैतिक र मूल्यमा आधारित शिक्षा प्रदान गर्नसक्छौँ भन्ने एउटा सोच राखेर हामी काम गरिराखेका छौँ तपाईँले देखिरहनु भएको छ तपाईँ नानीहरूको एउटा जुन प्रकारको उत्तरोत्तर प्रगति भएर गइरहेको छ त्यहाँबाट तपाईँको सहयोग मार्गदर्शन तपाईँले पाइ पाइरहेको छौँ हामीले र निकट भविष्य तपाईँहरूबाट यस्तै हामी सहयोगको आशा राख्छौँ र विशेष गरी हामीले के सोच बनाएका छौँ भने यो पालिदेखि बाह्य शिक्षालाई पनि ध्यानमा राखेर नानीहरूलाई बनभोज लगायत अरू यस्तो गतिविधिहरूमा पनि नानीहरूलाई अग्रसर गराउने हामीले सोच बनाएका छौँ र त्यसको निम्ति तपाईँहरूबाट सहयोगको हामी आशा राख्छौँ अनि सँगसँगै कतिपय नानीहरूको शुल्कमा अब अलिकति बढोत्तरी भएको छ त्यसमा पनि तपाईँहरूबाट हामी सहयोगको अपेक्षा राख्छौँ र तपाईँ जस्तो एउटा अभिभावक तपाईँ जस्तो एउटा मार्गदर्शक हामीले पायौँ भने अवश्य नै हाम्रो शैक्षिक प्रगति भएर जान्छ भन्ने हामीले विश्वास पनि राखेका छौँ हजुर हजुर हजुर हजुर हवस् हवस् हुन्छ धन्यवाद हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हवस्